हेलो तपाईँ फ्लिपकार्टबाट बोल्नुभएको तपाईँकोबाट अस्ति तपाईँको फ्लिपकार्टबाट मैले एउटा प्यान्ट मगाएको थिएँ कि त्यसबाट चाहिँ एउटा टोकन दिनुभएको थियो तिस रुपियाँ भनेर अन्त चाहिँ म फेरि एउटा सर्ट मगाउनु भन्दै थिएँ अन्त फ्लिपकार्टबाट यो टोकनमा फेरि त्यसमै गरेर चाहिँ गरिदिनु होस् फ्लिपकार्टबाट अनि मेरो नाम चाहिँ कल्याण माले अन्त गरी गरिदिनु होस्

अब तपाईँकोबाट मगाएको फ्लिपकार्टबाट यो चाहिँ अब यो गर्दा चाहिँ कस्तो फ्लिपकार्टबाट अब एउटा प्यान्ट मगाएको थिएँ अस्ति मैले त्यहाँदेखि चाहिँ मैले अब फेरि एउटा सर्ट मगाउँ भनेको थिएँ अनि यो टोकन चाहिँ अब टोकन त अब यो टोकनमै पछि फेरि एड हुन्छ

हाम्रो त्यो फ्लिपकार्टबाट वहाँ के अन्य तपाईँ तपाईँकोबाट एउटा फ्लिपकार्टबाट एउटा प्यान्ट मगाएको थिएँ अनि सबै हुन्छ होला अन्त अब चाहिँ फ्लिपकार्टबाट मगाउनु पर्थ्यो अन्त त्यही थियो प्यान्टहरू प्यान्ट मगाउनुपर्ने थियो त्यहाँनिरबाट गर्नुपर्ने थियो फ्लिपकार्टबाट अनि अन्य कुराहरू पनि अब तपाईँकोबाट मगाउनुपर्ने थियो तपाईँको फ्लिपकार्टबाट अन्त मैले यो मगाउँदा चाहिँ तिस रुपियाँ भइरहेको थियो तपाईँको अन्त फेरि मगाउँदा चाहिँ फेरि हुन्छ होला त्यस्तो भनेर गरेको छु अनि मैले चाहिँ अब फेरि मगाउन आँटेको छु एउटा सर्ट अनि तपाईँलाई त्यही भन्न लागि हो अन्य अन्य फाइदाहरू पनि हुन्छ होला है त्यस्तो अब सबै कुराहरू

तपाईँको छुट वा अन्य फाइदाहरू त्यही गर्नुहुन्छ गराउनुहुन्छ होला मैले अब मैले यस्तो एउटा अब आशा गरिरहेको छु

मगाउन लागि चाहिँ अब फ्लिपकार्टबाट चाहिँ सबै छुट वा अन्य अन्त फ्लिपकार्टबाट मगाउनुपर्थ्यो तब यस यसलाई यसबाट तपाईँको अब कार्ड तपाईँकोबाट मगाएको थिएँ मैले एउटा फ्लिपकार्टबाट अस्ति एउटा प्यान्ट मगाएको थिएँ अन्त चाहिँ त्यो गरेको थियो अनि मेरो नाम चाहिँ कल्याण माले तपाईँकोबाट फेरि मगाउने भनेर यो टोकन यो टोकनबाट चाहिँ टोकनको पैसा फेरि पछि हुन्छ होला त्यही भनेर चाहिँ गरेको छुट वा अन्य फाइदाहरू पनि होला त्यही गरिदिनु होस् अनि तपाईँकोबाट मैले एउटा सर्ट मगाएको थिएँ त्यो सर्टमा चाहिँ अब पहिला चाहिँ यो तिस रुपियाँको कार्डबाट चाहिँ तपाईँकोबाट मगाउँदा चाहिँ कार्डबाट तिस रुपियाँ परेको थियो पछि फेरि त्यसमै एड हुन्छ होला सबै कुराहरू भनेर चाहिँ गरेको छुट वा अन्य फाइदाहरू पनि होला सायद सबै कुराहरू गर्नुपर्छ अन्त चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ अब सबै गर्नुपर्छ अनि अन्य फाइदाहरू अब यो गर्नुपर्छ तपाईँकोबाट चाहिँ अब फेरि म एउटा प्यान्ट मगाउन आँटेको छु अनि यो प्यान्ट मगाउन लागि चाहिँ अब तपाईँको कार्डबाट मगाउँदैछु मैले पहिला पनि मगाएको थिएँ अन्त फेरि अब तपाईँकोबाटै मगाउनुपर्दा चाहिँ अब यो पहिला अब पहिला प्यान्ट मगाएको थिएँ अब सर्ट मगाउन आँटेको सर्टमा चाहिँ अब तिस रुपियाँ चाहिँ पहिलाको हुन्छ होला यो कार्टहरू त्यही भनेर नि तपाईँकोबाट फाइदा हुन्छ होला अनि राम्रो हुन्छ होला अब तपाईँकोबाट फ्लिपकार्टबाट मगाउनुपर्ने अन्त अब चाहिँ अरू चाहिँ के भन्नुपर्छ भन्दा चाहिँ यत्ति नै हो छुट वा अन्य फाइदाहरू गर्नुहोस् फ्लिपकार्टबाट एउटा मलाई फिट प्यान्ट मगाउनुपर्छ प्यान्ट मगाउँदा चाहिँ अब सबै तपाईँकोबाट होस् भनेर चाहिँ मैले अब मगाउन आँटेको छु अन्त त्यो कार्डबाट मगाएर चाहिँ अब सबै हुन्छ होला सायद अब सबै राम्रै हुन्छ होला त्यही अब फ्लिपकार्ट तपाईँकोबाट मगाउने पर्नेछ अब तपाईँकोबाट पहिला मगाएको चाहिँ त्यही अब मलाई कार्डबाट चाहिँ पैसा अलिअलि चाहिँ भएको थियो

अन्त फ्लिपकार्टबाट मगाएको छु मैले सर्टहरू त्यस्तै थियो तपाईँकोबाट गर्नुपर्छ अन्त फ्लिपकार्टबाट मैले मगाएको थिएँ अनि अब यो चाहिँ के गर्नुपर्छ कसो गर्नुपर्छ

गर्नुपर्छ फ्लिपकार्टबाट मगाउनुपर्छ सबै कुराहरू यो तपाईँकोबाट प्यान्ट मगाएको थिएँ अन्त के गर्नुपर्छ अनि राम्रै हुन्छ होला भनेर सोचिरहको छु अनि तपाईँकोबाट चाहिँ मैले पहिला चाहिँ एउटा फ्लिपकार्टबाट चाहिँ प्यान्ट मगाएको थिएँ तपाईँकोबाट अन्त फेरि पछि एउटा